हेलो ओएस डोल्मा सुन न मैले अस्ति त्यो साडी मगाएको छु भने नि फ्लिपकार्टबाट त्यो साडी आयो त आयो कि कस्तो राम्रो रहेछ हो अन्त त्यो जर्जिटको मैले ग्रिन कलरको मगाएको थिएँ कि कस्तो राम्रो आएको रहेछ प्रिन्टहरू पनि पुरा राम्रो हो मलाई त पुरा मनपऱ्यो अन्त त्यो सफ्ट पनि पुरा सफ्ट फेरि धुँदाखेरि फेडहरू पनि नहुने हो अन्त राम्रो खालको साडी आएको रहेछ हो कस्तो राम्रो साडी रहेछ कि तिमी पनि मगाउँछु भन्दैथ्यौ होइन मगाऊ न कस्तो राम्रो छ र अन्त अरू सामानहरू पनि राम्रो राम्रो आउँछ अब हाम्रो नानीहरूले पनि मगाउँछ नानीहरूकै सामानहरू पनि राम्रो आउँछ त फ्लिपकार्टमा मगाऊ न तिमी पनि फोन त चलाउन जान्दछौ नि होइन अन्त त्यसमा फ्लिपकार्ट डाउनलोड गरेर उयो गर न अन्त आइहाल्छ नि त्यसमा त्यही हो मगाएको थियौ तिमीले पनि ए राम्रो आएछ अँ कुर्ताहरू पनि राम्रो राम्रो आउँछ त्यसमा मैले कुर्ताहरू पनि मगाएको थिएँ राम्रो राम्रो आएको छ हो फ्लिपकार्टमा राम्रो छ त ए हो ए अँ मगाऊ न अन्त अरू सस्तो पनि त पर्छ अनलाइनमा यता यता किन्नुभन्दा त महँगो सस्तो पर्छ नि त अनलाइनमा सामानहरू पनि राम्रो राम्रो आउँछ यो मेरो त कस्तो राम्रो आएछ हो राम्रो आएको छ मगाऊ न अन्त तिमी पनि ल